अहिलेको आधुनिक युगमा हेरौँ भने हामीलाई एकदम मानिसहरूलाई बिजुलीको खाँचो र र मानिसहरूको जीवनै बिजुलीमाथि निर्भर भएको छ किनभने अहिलेको समयमा हेरौँ प्रत्येक क्षेत्रमा नै बिजुलीको काम हुँदछ किनभने बिजुली बिना कुनै पनि काम गर्नुसक्दैनौँ र पढाइ क्षेत्रमादेखि लिएर खेलकुद क्षेत्र क्षेत्रमादेखि लिएर सबै क्षेत्रमा नै बिजुलीको खाँचो छ किनभने एउटा अहिले अहिले समय यस्तो छ कि मानिसकोमा समय छैन कुनै पनि काम गर्नु समय छैन सबैलाई छिटो र स सजिलोसँगले र मानिसलाई एकदम सुविधासाथको समय चाहिएको छ र त्यसले गर्दा एकदमै बिजुलीको एकदमै खाँचो छ किनभने बिजुली जाँदाखेरि हामीलाई कतिवटा कुरो बिग्रिएर जाने छ र कुनै पनि काम अहिले ठप हुनेछ बिजुली बिजुली जाँदा किनभने मानिसहरू अहिले पढाइ क्षेत्रमा हेरौँ नानीहरूको अनलाइनको एक्जाम हुन्छ अनलाइन उनीहरूले कतिवटा कतिवटा कुरो अनलाइनै गर्नुसक्छ र अनलाइन गर्नुको लागि हामीलाई के चाहिन्छ भने बिजुली चाहिन्छ किनभने बिजुलीबिना हामीले त्यो कुरो गर्नुसक्दैनौँ एउटा कम्प्युटर चलाउनुलाई हामीलाई बिजुली चाहिन्छ किनभने कम्प्युटर चार्ज हुन्छ र त हामीले त्यो कम्प्युटरबाट हामी अनलाइन पढ्नुसक्छौँ जेरक्सदेखि लिएर सबैकुरो डक्युमेन्ट्सहरू पनि हामीलाई सब्मिट गर्नुलाई के चाहिन्छ एउटा जेरक्स मसिन केले चल्छ त्यो बिजुलीको माथि निर्भर हुन्छ बिजुली छ त जेरक्स मसिन चल्ने हो बिजुली छैन त त्यो मसिनले काम गर्दैन त्यसले गर्दा हरेक क्षेत्रमा हामीलाई बिजुली चाहिन्छ पढाइ क्षेत्रमा खेलकुदमा हेरौँ नानीहरूले अहिले हामी देश विदेशको कुराहरूदेखि लिएर वे देश विदेशमा के हुँदैछ कस्तो प्रकारको त्यहाँ सिस्टम हुँदैछ खेलकुदमा कस्तो हुँदैछ नानीहरूको पढाइ कस्तो किसिमको हुँदो रहेछ विदेशतिर गएर के हुँदैछ त्यहाँ मानिसहरूले कस्तो प्रकारको रहन सहन गर्दछ के हुँदछ नयाँ नयाँ कुरो हामी जान्नुसक्छौँ र त्यसको लागि हामीलाई टेलिभिजन चाहिन्छ र त्यो पनि हाम्रो के चाहिन्छ त्यो चल्नुको लागि पनि बिजुली चाहिन्छ बिजुली छैन त अन्ध हाम्रो जीवनै अन्धकार छ किनभने हामी हामीलाई एकदमै बिजुलीको जरुरत छ एउटा हाउस वाइफलाई पनि के चाहिन्छ भने बिजुली चाहिन्छ किनभने उसलाई खानापिना बनाउनु चाहिन्छ अहिले त हरेक कुरो इलेक्ट्रिकको सरसामानहरू आएको छ र हामीलाई छिटोभन्दा छिटो चाँडोभन्दा चाँडो एकदम सुविधाको साथ पकाउनुको लागि हामीलाई के चाहिन्छ सरसामानहरू बनिएको छ र त्यसलाई चलाउनुको लागि पनि हामीलाई के चाहिँदो रहेछ बिजुली चाहिन्छ बिजुली नानीहरूको पढाइदेखि लिएर नानीहरूलाई हरेक कुरोमा अघि बढाउनुको लागि हामीलाई के चाहिन्छ बिजुली चाहिन्छ कहाँ के हुँदैछ कहाँ के हुँदैछ कुन कुन प्रकारले हामीले नानीहरूलाई पढाउनुपर्ने हो कुन प्रकारमा नानीहरूको इन्ट्रेस्ट छ सबै कुरोको लागि हामीलाई के चाहिँदछ एउटा अहिले प्रत्येक घरमा हेरौँ टेलिभिजन छ नानीहरू प्रत्येक गार्जेनको हातमा हेरौँ मोबाइल छ मोबाइलद्वारा पनि हामीले सबै किसिमको भइरहेको बाहिर भइरहेको खबरहरू हामी जान्नुसक्छौँ हेर्नुसक्छौँ र त्यो सबै हामीलाई के कसले दिँदछ बिजुलीले हामीलाई त्यो सबै कुरो हामीले बिजुलीद्वारा नै पाउँछौँ किनभने बिजुली छ त मोबाइल पनि चार्ज हुन्छ र त्यो पनि चल्छ र टेलिभिजन पनि बिजुलीद्वारा नै चल्ने हो र एकदमै बिजुलीको एकदमै प्रत्येक क्षेत्रमा हामीलाई पाइला पाइलामा बिजुली चाहिएको छ र अहिलेको समय हामी छैन त बिजुली छैन त हाम्रो जीविका एकदमै हामी जीविका पालन गर्नु एकदमै अ अ असक्षम हुनेछौँ किनभने हरेक कुरा बिजुलीमै निर्भर छ बिजुलीले गर्दा के हुँदछ भने समय पनि छिटो हुँदछ र सबै कुरो खानादेखि पकाउनु एउटा हाउस वाइफदेखि लिएर एउटा एउटा सरकारी कार्यमा देखि लिएर प्रत्येक क्षेत्रमा नै बिजुलीको एकदमै खाँचो भएरहेको छ किनभने अहिले हेरौँ त नानीहरू अहिले विदेशतिर हेरौँ कस्तो नयाँ नयाँ कुरोहरू कस्तो प्रकारले नानीहरूलाई एउटा प्रशिक्षण दिँदाखेरि चाहिँ अब खेलकुदमा होस् पढाइ क्षेत्रमा होस् इन्जिनियरिङ कोर्स होस् हरेक कोर्सको लागि पनि हामी के चाहिन्छ बिजुली चाहिन्छ किनभने बिजुली छ त हामी आफ्नो मोबाइल चार्ज गरेर हामी मोबाइलद्वारा पनि त्यो कुरा हामी जान्न सक्छौँ र टेलिभिजनद्वारा पनि कहाँ के हुँदैछ कस्तो प्रकारको हुँदैछ कहाँ के स्पोर्ट्स हुँदैछ कस्तो किसिमले त्यहाँ प्रशिक्षण हुँदैछ त्यो सबै जान्नुको लागि पनि के चाहिन्छ बिजुली किनभने बिजुली छ त त्यो कुरो टेलिभिजन चल्ने हो बिजुली छैन त हामी बिजुली छैन त हामी त्यो कुरा जान्न सक्दैनौँ त्यसले गर्दा अहिले हरेक क्षेत्रमा बिजुलीको एकदमै खाँचो परिरहेको छ हामी हेरौँ त जो बिहानै एउटा नानी स्कुल पठाउनु अगाडि पनि हामीलाई के चाहिन्छ बिजुली चाहिन्छ किनभने उसलाई त्यो ड्रेस प्रेस गर्नुको लागि के चाहिन्छ एउटा प्रेस चाहिन्छ र त्यो प्रेस चालु गर्नुको लागि पनि हामीलाई के चाहिन्छ बिजुली चाहिन्छ बिजुलीद्वारा चार्ज हुँदछ र हामीले नानीलाई ड्रेस प्रेस गरेर हामी नानीलाई स्कुल पठाउन सक्छौँ बिजुली छैन त हामीलाई एकदमै असुविधा हुन्छ किनभने अहिले मान्छेहरू समय छैन अहिलेको पहिलेको मानिसहरूमा समय हुन्थ्यो र उहाँहरूले दाउरा घाँस गरेर दाउरा ल्याएर ढकारमा दाउरा जलाएर कोइला गरेर एउटा फलामको प्रेस लगाएर नानीहरूलाई हामीलाई हामी नै स्कुल जाने गर्थ्यौँ तर अहिले त्यो समय छैन अहिलेको मानिसहरूमा झार जङ्गल गर्ने जङ्गल गएर दाउरा खोजेर ल्याउने त्यो समय छैन दाउरा जलाउने एउटा चुला छैन अहिलेको समयमा अहिलेको मान्छेको घरमा हामीले दाउराको चुला पनि भेटिँदैन त्यसले गर्दा हामीले त्यो कोइलाको प्रेस चलाउनु पनि हामीलाई एकदमै असुविधा छ त्यो एकदमै बन्द भएर गइराहेको छ गएको छ र अहिले हामी सबै कुरा इलेक्ट्रिकले गर्दछौँ र इलेक्ट्रिक छ बिजुली छ त हामीलाई हाम्रो सबै प्रत्येक क्षेत्रमा हामी भ्या सबै कुरा हामी गर्न भ्याइरहेका छौँ र बिजुली नहुँदा हामीलाई एकदमै असुविधा हुन्छ किनभने बिजुली जहाँ जाँदाखेरि हामीलाई एकदमै असुविधा हुन्छ नानीहरूको पढाइ बिग्रिने बिग्रिएर जान्छ किनभने आज के हुँदैछ के कोर्स हुँदैछ कहाँ गएर के हुँदैछ त्यो सबै जान्नुको लागि हामीलाई एकदमै मोबाइलको खाँचो पर्दछ र मोबाइल छैन बिजुली छैन त मोबाइल चार्ज छैन त्यसले गर्दा हामीलाई त्यो कुरा हामी जान्नुसकेको छैनौँ कुनै पनि खबर दिनु कहाँ के भइरहेछ एमर्जेन्सीको घटनाहरूदेखि लिएर कहाँ के झैझगडा हुँदैछ त्यो सबै हामी अहिले मोबाइलद्वारा हेर्नुसक्छौँ टेलिभिजनद्वारा हेर्नुसक्छौँ र बिजुली छैन त हाम्रो जीवनले एकदमै असुविधा हुन्छ असुविधा भएर जान्छ हाम्रो जीवनमा किनभने नानीहरूको पढाइ पनि त्यसमा नानीहरूको पढाइमा पनि क्षति हुन सक्छ किनभने नानीहरूलाई अहिले हामी सबै कुरो अनलाइनद्वारा नै देखाउने गर्छौँ सिकाउने गर्छुौँ कतिवटा कुरो गुगलमा खोज्ने गर्छौँ र त्यो सबैको लागि हामीलाई बिजुली चाहिँदछ त्यसले गर्दा हामीलाई बिजुली एकदमै चा एकदमै हामी बिजुलीमाथि नै निर्भर छौँ र हामी यो भन्नुसक्दैनौँ कि बिजुलीबिना हामी बाँच्न सक्छौँ बिजुली बिना हामी अहिले अहिलेको हामी मानिसहरू बिजुलीबिना हामी बस्न सक्दैनौँ किन कुनै पनि कार्य हामी गर्न सक्दैनौँ त्यसले गर्दा बिजुली एकदमै निर्भर बिजुलीमा एकदमै हामी निर्भर छौँ र सबैको घरमा अहिले त बिजुली बिजुली जाँदा हामी इन्भर्टर चलाउँछौँ र सबैलाई इन्भर्टर सबैको घरमा असु इन्भर्टर चलाउने चलाउने औकात छान किनभने जस जसले इन्भर्टर चलाउँछ आफ्नो जहाँ र बगान क्षेत्रको एउटा गाउँको मानिसहरूले त्यो सबै हामीले त्यो इन्भर्टर हामी चलाएर पालनको हामी त्यो इन्भर्टर चलाउनु सक्दैनौँ किनभने त्यसको लागि हामीलाई पैसा चाहिन्छ र बगानको एउटा लेबरले त्यो सब सुविधा लिनुसक्दैन र त्यसले गर्दा हामीलाई एकदमै इलेक्ट्रिकको खाँचो छ र कतिजनाले आफ्नो बिजुली जाँदा पनि इन्भर्टर चार्ज गरेर चलाउँदछ घरमा त्यो पनि इन्भर्टर पनि हामीलाई इन्भर्टर चलाउनुको लागि पनि केही चाहिन्छ भने बिजुलीद्वारा त्यो चार्ज हुनुपर्ने छ जब चार्ज हुन्छ तब मात्र त्यो इन्भर्टरले पनि काम गर्दछ त्यसैले गर्दा हामीलाई एकदमै बिजुलीको खाँचो छ र हामी बिजुलीमाथि नै निर्भर छौँ भन्न पनि हामी सक्छौँ